र आज तपाईँहरू समक्षमा यो खेलकुदको फाइदा खेलकुदबाट के फाइदा हुन्छ तपाईँहरूलाई बताउने छु बिहानै उठेर तपाईँले एक्ससाइज गर्नु हुन्छ कतिजनाले रनिङ गर्नु हुन्छ कतिजनाले घरमै बसेर व्यायाम गर्नु हुन्छ कतिजनाले पानी खान्छ र म के भनु चाहन्छु भने सबै कुरो राम्रो र खेलकुद पनि तपाईँले खेल्नु पर्छ तपाईँले नानीहरूलाई बिहानै उठाएर रनिङ गर्नु लाउनुहोस् फुटबल खेल्नु लाउनुहोस् क्रिकेट खेल्नु लाउनुहोस् भलिबल खेल्नु लाउनुहोस् स्किप गर्नु लाउनुहोस् किनभने जब हाम्रो बिहान उठेर जिउमा हर जिउमा हलचल हुन्छ त्यसमा हाम्रो रक्तचाप बड्छ रक्तचाप बड्नाले चाहिँ हाम्रो हृदयमा अक्सिजनमा अक्सिजनको धेरै मात्रामा जान्छ र त्यसले राम रातो कोषिकालाई बनाउनुमा एकदमै धेरै महत्त्वपूर्ण गर्छ जतिबेसी रातो कोषिका हुन्छ हाम्रो जिनमा खुनमा रातो कोषिका हुन्छ त्यसरी नै हाम्रो जिउ एकदमै फिट हुन्छ र फिट हुनुको कारण नै हामीले खेलकुदलाई एकदमै महत्त्वपूर्ण दिनु पर्छ किनभने जो जो मान्छे खेलकुद खेल्दैनन् खाँदै बस्दै गर्छन् त्यो मान्छेको बिस्तारी बिस्तारी बिमारी हुँदै जान्छन् कतिजनालाई सास बड्ने बिमार हुन्छ कतिजनालाई भुँडीको बिमार हुन्छ कतिजनालाई खुट्टा दुख्ने बिमार हुन्छ त्यसै कारण खेलकुद खेल्नुहोस् फिट रहनुहोस् र यी सबै बिमारदेखि मुक्त रहनुहोस् यसै कारण हामीले खेलकुदलाई एकदमै ध्यान दिनुपर्छ